हाम्रो दार्जिलिङ जिल्लामा स्थानीय राजनीतिक संरचनाहरू भनेको हाम्रो ग्राम पञ्चायत भयो अनि जिटिएको अफिस पनि भयो अरू सरकारी कार्यालहरू पनि छ मलाई याद भएको विधायक भनेको चाहिँ राजु बिस्ट हो किनकि उहाँ हाम्रो गाउँमा पनि आउनु भएको छ अनि कतै पनि केही घटना घट्दा बेला चाहिँ उहाँ हामीलाई सहायता पनि पुर्याउनु हुन्छ